हेलो ए हजुर डाक्टर ए सरी सरी मलाई डाक्टरले कल गर्नु हुन्छ भन्नु भएको थियो कि हजुर लगाएको छु त हाम्रो कोभिड भ्याक्सिन अस्तिको वर्ष लगाएको नि फर्स्ट डोज सेकेन्ड डोज सब हजुर मैले त स्कुलबाट लगाएँ नि हजुर दुइवटा डोज चाहिँ स्कुलबाट लगाएँ तर बुस्टर चाहिँ लगाइनँ को भ्याक्सिन जस्तो लाग्यो डाक्टर अङ्कल हजुर होइन को भ्याक्सिन जस्तो लाग्यो हजुर हजुर हजुर

हजुर हजुर ए हुन्छ अङ्कल कति बजीसम्म हुन्छ होला अङ्कल हजुर ए हजुर बाह्र बजीसम्म मेरो क्लास छ कि त्यसो भए बाह्र बजी सिधै आएर म एक बजीतिर आएर लगाउँछु नि हजुर ल ए बाबालाई ल्याउनु पर्छ ए हुन्छ फ्री हो केही केही कस्ट छ ए हुन्छ हजुर ए हजुर हुन्छ हुन्छ अङ्कल

हजुर म शनिवार शनिवार आउँछु नि हजुर हजुर अर्पण छेत्री

ए हुन्छ